मलाई यति साह्रो यसमा चाहिँ जानकारी चाहिँ छैन संस्कृतबाट अब कतिवटा चाहिँ भएको छ कतिवटा वर्डहरू संस्कृतबाट आएको छ अनि यो संस्कृतबाट आएको छ अनि कतिवटा वर्ड जुन संस्कृतकै त्यही नेपालीमा पनि युज हुन्छ कतिवटा अब हाम्रो वर्डहरू छैन नेपाली वर्डहरू अनि अङ्ग्रेजीबाट पसेको हुन्छ भन्दाखेरि चाहिँ अब हामी जब यसरी बोल्दाखेरि यसरी फ्लोएन्टली खालि नेपालीहरू मात्र बोल्न सकिँदैन अब इङ्लिसहरू हाल्छ जुन अब अहिले त नानीहरूले त्यही कतिवटा चाहिँ अब हामीले उयोहरू चाहिँ भुलिँदै जाँदैछौँ वर्डहरू यो आउने कमिङ जेनेरेसनहरूको मान्छेहरूले त्यसको लागि चाहिँ अब हामीले चाहिँ अब त्यो नचलाएर चाहिँ अब हाम्रो भाषाहरू चाहिँ अगाडि चाहिँ लगेर जानु सिक्नुपर्नेछ भनेर चाहिँ म भन्छु